मेरो फ्री टाइम भनेको चाहिँ अब त्यही हो घरको काममा व्यस्तता भएर जाइहाल्छु कोही बेला ओछ्यानमै कोही बेला फोन चलायो त्यसरी नै फ्री टाइमहरू बितेर जान्छ कोही बेला यता उता कामहरू गरिहालिन्छ कोही बेला गर्न पनि मन पर्दैन कोही बेला त्यत्तिकै त्यस्तै भएरै फ्री टाइमहरू बितेर गइहाल्छ फ्री टाइममा फेरि अब त्यही हो छिटो समय बितेर गइहाल्छ